अब मैले बनाएको खानाहरू अब प्रायः जस्तो मन पराइरहेको हुन्छ मन खाने मान्छेले है अब यो मन पराउँदा चाहिँ अब मन पराइदिँदा चाहिँ मलाई चाहिँ अब धेरै नै अब खुसी लाग्छ किनकि अब आफूले अब त्यस्तो मेहनत गरेर अब बनाउनु परेको हुन्छ है खानारू बनाउँदाखेरि चाहिँ धेरै नै अब मेहनत लाग्छ अब त्यसमा धेरै नै थाक्छ अनि त्यसमा अब खाने मान्छेले चाहिँ अब मन पराइदिन्छ भने चाहिँ अब मनबाट धेरै नै खुसी लाग्छ है आबो मन परायो भने धन्यवाद अब मन पराउनु भयो तपाईँले भन्ने हुन्छ अन्त अब सोध्छ अब कतिजनाले के हालेर अब बनाउनुभएको यस्तो मिठो हामीले बनाउँदा त हुँदैन त यस्तो कस् कसरी बनाउनु हुन्छ हौ भन्दाखेरि चाहिँ अब प्रायः जस्तोलाई चाहिँ अब म सिकाउने गर्छु यो यसरी बनाउनु पर्छ है अब अब ठुलो आगोमा होइन सानो आगोमा बिस्तारी बिस्तारी नडराइकन अब मायाले बनाउनु पर्छ बिस्तारी अब दुख्छ कि भन्दै अब हुन्छ नि अब हौ त्यसरी बनाउनु पर्छ भन्दै सिकाउँछु अब काट्दा यसरी काट्नु त्यसरी काट्नु होइन पहिला यो हाल्नु पर्छ अन्त मात्रै यो होइन यो हाल्दाखेरि यो यत्ति पाकिसकेर मात्रै यो हाल्नु अब अब पहिला नै नहाल्नु यो कति चिजहरू अब भन्दै अबो सिकाउँछु म चाहिँ अब कतिजनालाई चाहिँ अब धेरै नै अब प्रशंसा हुन्छ अब मैले बनाएको अब खानाको चाहिँ अब त्यही कारण खुसी लाग्छ आफूलाई पनि अब अब मन पराउँछ मन्छेहरूले अब सिकाउ सिका सिकाइदिनुन भन्छ अब भन् भन्छु म यस्तो हो त्यस्तो हो खुसी आबो धेरै नै खुसी लाग्छ मलाई चाहिँ मन पर् मन पराउँदा चाहिँ